हेलो बाबा फास्ट फुड प्रोपराइटरज्यू हो भोलि मलाई फ्यामिली खानाको लागि खाना चाहिएको थियो हौ दसजनाको लागि बनाइदिनु सक्नुहुन्छ मलाई लोकल खाना लोकल खाना सब्जी भात अथवा लोकल कुखुराको मासुको खाना चाहिएको थियो बनाइदिनु सक्नुहुन्छ भने दिउँसोको खाना मलाई चाहिएको दसजनाको लागि बनाइदिनु सक्नुहुन्छ भने कसरी रेट हो बताइदिनु होला अन्त भोलि म दसजना को लागि खाना तयारी हुन्छ कि हुँदैन तपाईँले बताइदिनु होला